हजुर भन्नुहोस् हजुर हजुर हो त हजुर ए तपाईँ स्नेहाको आमा हो ए हजुर नानी राम्रो छ त हजुर हजुर हजुर आउँछ अहिले रेगुलर पनि छ हो अरू त नानीहरू त्यस्तो रेगुलर छैन तर नानीहरू रेगुलर छ कि तपाईँको नानी चाहिँ ए हजुर हजुर ए हुन्छ हुन्छ त्यो त हामी गरिदिन्छौँ कि सुन्नु न तपाईँको नानीले अस्ति फम भरेको थियो कि हजुर अनि इन्टरनेसनल कम्पिटिसनमा पनि कम्पिट गर्छु भन्दैथ्यो फ्री स्टाइल पनि गर्छु भन्दैथ्यो कि अन्त आमालाई सोधिदिनु भन्दैथ्यो गर्नसक्छ सक्छ कस्तो राम्रो नाच्छ तपाईँको छोरी हजुर हुन्छ अरू मिसहरूले पनि अस्ति भन्नुहुँदैथ्यो कि अन्त तपाईँसँग बात गर्छु भन्नुहुँदैथ्यो नानीले सायद अब घरमा भन्यो ए हजुर तपाईँलाई भन्नु भन्दैथ्यो त ए भुलियो होला नि ए त्यसको फिसहरू चाहिँ यसै तपाईँको रेजिस्ट्रेसन फी चाहिँ टू थाउजन्ड भन्दैथ्यो हो अर्को मिसले मलाई भन्नुभएको टू थाउजन्ड रेजिस्ट्रेसन फि भन्दैथ्यो ऊ र अर्को एकजना बैनी छ शीतल भन्ने कि दुईजना चाहिँ गर्छु भन्दैछ यता केटाहरूले चाहिँ कोही नगर्ने अरे तपाईँको हजुर हजुर तपाईँको छोरी र अर्को सुस्मिता दिदी होला उसको आमाको नाम सुस्मिता दिदी चिन्नुहुन्छ उसको छोरी जाँदैछ नि हजुर ए हजुर अँ अन्त नानीको त राम्रो छ नि परफोर्मेन्सहरू एकदम राम्रो छ एकदम डेडिकेटेट छ हुन्छ नि अरू नानीहरू हेरी त धेरै डेडिकेटेट छ नि हजुर हजुर हुन्छ तपाईँहरू पनि यसो सपोर्टहरू दिइरहनु नानीहरूलाई हो आजकल त आमाबाबुहरूले अब यस्तोहरूतिर दिँदैन नि त है डान्सहरू भनेपछि दिँदैन हजुर

हामी पनि अब हामी अब यसको डेट त तपाईँको सटरडे यही सटरडे भनेको सुनेको थिएँ हो म एकपल्ट तपाईँलाई कल कन्फर्म गरेर कल गर्छु नि ल हुन्छ हुन्छ हुन्छ हुन्छ